हेलो अमेजन बोल्नु भएको हजुर मैले तपाईँहरूको वेबसाइटबाट चाहिँ मैले एउटा हेडफोन अर्डर गरेको थिएँ हेडफोन भन्दाखेरि मैले एउटा तपाईँको नोइसको हेडफोन ब्लुतुथ हेडफोन अर्डर गरेको थिएँ हजुर त्यसको डेलिभरी चाहिँ मैले अस्तीको दिन पाएँ होला हजुर डेलिभरी पाएँ प्रडक्ट चाहिँ राम्रोसँगले नै आएको थियो हजुर मैले प्रडक्ट त त्यहीँनिरै प्रडक्ट त तपाईँको डेलिभरी बोईकै छेउमा नै खोलेर हेरेको हजुर प्रडक्ट चाहिँ सबै नै आएके नै थियो कुनै फिजिकल डेमेज त थिएन त्यसमा हजुर अनि मैले त्यो प्रडक्ट चलाएको चाहिँ आज तिन दिन भयो आजु तन दिन हुँदा चाहिँ त्यसै कारणले चाहिँ मैले तपाईँलाई एउटा फिडब्याक दिउँ भनेर चाहिँ कल गरेको थिएँ हजुर अन्त त्यो जुन चाहिँ मैले मगाएको हेडफोन छ हजुर त्यो ब्लुतुथ हेडफोन त्यसको साउन्ड क्वालिटी निक्कै नै राम्रो थियो हजुर साउन्ड क्वालिटी एकदमै राम्रो तपाईँको चार्ज पनि निकै लामो नै चल्दै नै थियो मैले त्यो केसलाई तपाईँको एकपटक फुल चार्ज गरेँ होला फुल चार्ज गरिसकेपछि मैले लगभग लगभग दुई दिन दुई दिन चाहिँ मैले मजाले नै तपाईँको त्यो हेडफोन मैले मजाले चाहिँ चार्ज गरेँ त्यसमा मेरो जुन चाहिँ त्यो ब्लुतुथ डिबाइस थियो त्यो मजाले ने चार्ज गरेँ तपाईँको दुई दिन चाहिँ मेरो मजाले ब्याट्री थेग्यो तपाईँको त्यो हेडफोनको फोनले हजुर त्योसँग चाहिँ म सेटिसफाई नै छु हजुर अन्त साउन्ड क्वालिटी भन्दा पनि साउन्ड क्वालिटी चाहिँ एकदमै तपाईँको जुन चाहिँ गानाहरू सुन्दाखेरि चाहिँ क्वालिटी चाहिँ एकदमै राम्रो थियो हजुर पियरिङ पनि मजाले ने हुने फोनसँग तपाईँको एकदम त्यसको फिटिङ पनि निकै नै राम्रो थियो हजुर कानमा एकपल्ट फिट गरिसकेपछि लगाइसकेपछि कुनै यस्तो फिल हुँदैथ्यो कि मतलब कानमा केही नै न लगाएको नै जस्तै खालके हजुर त्यसको एकदमै त्यो बन्द हुने हौ त्यस्तो केही नै थिएन अन्त तपाईँको जुन चाहिँ त्यसको स गाना सुन्दाखेरि चाहिँ तपाईँको मेक्सिमम मैले तपाईँको छ घन्टा चाहिँ मैले नन स्टप गाना एक चार्जमा चाहिँ छ घन्टा नन स्टप गाना सुन्न सकेँ त्यसको त्यो ब्याट्री क्वालिटी चाहिँ मलाइ एकदमै मन पऱ्यो हजुर अरू त केही थिएन त्यसको मलाई यो हेडफोनमा चाहिँ तपाईँको ब्याट्री केसको ब्याट्री ब्याकअप र गानाहरू सुन्दाखेरि जुन चाहिँ बेस साउन्ड क्वालिटी छ हौ त्यो चाहिँ निकै नै मनपऱ्यो हजुर अनि त्यसको साथ साथै सबै कुरा त मन परेन त्यसमाथि तपाईँको केही कुराहरू छ जुन चाहिँमा चाहिँ म अलिकति सेटिसफाई भइनँ हजुर त्यो त के हो भन्दाखेरि तपाईँको एकदम त्यो हेडफोन चाहिँ जति बेला कल कनेक्ट गरिसकेपछि चाहिँ बात मार्दाखेरि चाहिँ तपाईँको आवाज एकदमै कम सुनाइदिने हजुर अलिकति जोडले बोल्नुपर्ने वा बोलेको आवाज नै सानो सुन्ने हौ त्यस्तो प्रब्लम थियो अन्त तपाईँको बोल्दा खेरि पछाडिपट्टि चाहिँ स्टाटिक एउटा साउन्ड आउने साउन्ड आउने डिस्टरबेन्स भइरहने नै त्यस्तो नै आवाज आइबस्थ्यो अन्त तपाईँको घरिघरि चाहिँ तपाईँको एकदमै कोही बेला लेफ्टको नचल्ने कोही बेला राइट नचल्ने कही बेला कनेक्टै नहुने तपाईँको गिन गाना सुन्दा गर्दा गर्दा नै बिचमा नै आफै डिस्कनेक्ट हुने हौ त्यस्तो चाहिँ त्यसको मेन प्रब्लम चाहिँ त्यही नै थियो ओभरअल त तपाईँको एकदमै त्यसको साउन्ड क्वालिटीदेखि लिएर तपाईँको ब्याट्री ब्याकअपहरू सबै राम्रो थियो तर जति बेला फोनमा बात गर्दाखेरि चाहिँ तपाईँको आवाजको चाहिँ निकै नै प्रब्लम आयो अन्त त्यो प्रब्लम चाहिँ हेडफोनको त त्यही प्रब्लम थियो हजुर अन्त त्यसमा चाहिँ तपाईँको त्यही हो डिस्टरबेन्सेस र कलमा चाहिँ एकदमै आवाज चाहिँ सानो सुन्ने अनि कोही कोही बेला चाहिँ आफै डिस्टर्ब हुने डिस्टरबेन्सेस आएपछि डिस्कनेक्ट हुने त्यो चाहिँ त्यसको एकदमै मलाई नेगेटिभ फिडब्याक लाग्यो हजुर अरू त ओभरअल त्यसमा त हेडफोन त राम्रै नै थियो हजुर अनि मैले तपाईँलाई चाहिँ त्यहीको बारेमा चाहिँ सुचित गराउनलाई चाहिँ कल गरेको थिएँ हजुर हुन्छ धन्यवाद